अब शिक्षा जुन छ एजुकेसन यसले सांस्कृतिक परिम परम्परालाई चाहिँ अब धेरै प्रभाव गरेको छ किनभने अब पुस्तकहरूमा पनि हाम्रो कल्चरको बारेमा हाम्रो सांस्कृतिक को बारेमा हाम्रो संस्कारहरूको बारेमा धेरै लेखिएको छ र अब जस अब सबैलाई त थाहा हुँदैन नि त हाम्रो अब कल्चर कस्तो छ हाम्रो परम्पराहरू कस्तो छ त्यस्तो थाहा हुँदैन र अब बुकमा चाहिँ पुस्तकहरूमा चाहिँ अब लेखिएको हुन्छ अब लेखकहरूले लेख्छन् यस्तो यस्तो भएर यस्तो यस्तो हुन्छ धेरै अब इन्डियाको डिफरेन्ट जग्गाहरूमा पनि कस्तो खालको कल्चरहरू छ सबै लेखिएको हुन्छ बुकमा त्यही भएर अब शिक्षाको माध्यमबाट चाहिँ अब हामीले धेरै कुराहरू जान्नु सक्छौँ अब कसरी कस्तो पहिरन हुन्छ उनीहरू उनीहरूको भाषा शैली धेरै अब हाम्रो अब विद्याको पुस्तकको थ्रुबाट चाहिँ हामीले धेरै यस्तो सांस्कृतिक परम्पराहरूको बारेमा बुझ्छौँ जान्छौँ